मेरो राज्य अर्थात् पश्चिम बङ्गालमा मनाइने प्रमुख धार्मिक पूर्वमा चाहिँ काली माताको अर्थात् दुर्गा पूजा भनौँ दुर्गा पूजालाई धुमधामसँग मनाउने गरिन्छ र त्यसै अन्तर्गत पर्ने मेरो दार्जिलिङ सहरमा भने मेरो दार्जिलिङ सहरमा चाहिँ तिहार क्रिसमस अनि दसैँ धुमधामसँगले मनाइन्छ म आफ्नो धर्म अनुसारमा इसाई रहेको कारणले म क्रिसमस चाहिँ धुमधामसँग मनाउँछु